कालिम्पोङ जिल्लामा चाहिँ अब बुढा पाकाहरूले पाइरहेको मौका चाहिँ अब ओल्ड एम ओल्ड पेन्सन अब साठी एबोभ भएकोहरूले अब ओल्ड पेन्सनहरू पाइरहेको छ कतिजनाले होइन कतिजनाले अब पाएकै छैन पाएकै छैन कतिजनाले अब कतिजनाले अब कत्ति अब यसकै लागि कत्ति धाउँदा होइन कत्ति दुखः गरिसक्यो होइन र पनि अब उनिहरूले पाउनै सकेको छैन अहिलेसम्म कतिजनाले चाहिँ पाइरहेकै छ अब महिनैपिच्छे होइन चुनौति चाहिँ अब धेरै नै छन् अब कालिम्पोङ जिल्लामा होइन हेर्दाखेरि अब अनि अन्त अबो साठी एबोभ भएकोहरूलाई अब बृद्ध आस्रमहरू पनि अब कालेम्पोङ जिल्लामा मिलिरहेको छ कतिजनालाई होइन कतिजनालाई चाहिँ अब त्यस्तो ऊ योहरू छैन पाउन सकेको छैन होइन अन्त अब साठी वर्ष एबोभ भएकोहरूलाई त अब प्रायः कुरोहरूमै अब उनाहरूलाई त यी बुढो मान्छेहरूले बुढा पाका भइसकेकोहरूले अब केही पनि गर्न सक्दैन भनेर भन्छ होइन अब हेरिहाल्दा आफ्नै गाउँतिर पनि अब समाज मिटिङहरू हुँदाखेरि होइन त्यसमा पनि है जे बुढो मान्छेहरू अब साठी एबोभ भएकोहरू भनेर अब गन्ती गर्दैन उनिहरूलाई अब पर पर गर्छ होइन त्यस्तो उयोहरू गर्दैन अन्त अन्त बेसी विशेष गरेर उनिहरू अब कतिजनाहरू अब बुढोहरू बुढो भएर अब हस्पिटलहरू जान सक्दैन होइन अन्त त्यस्तोहरू चाहिँ अब विशेष गरेर चाहिँ त्यस्तो कुराहरू जस्तो भयो प्रेसर नाप्ने भयो यो सुगर टेस्टहरू गर्ने यस्तोहरू चाहिँ अब आफ्नै घर घरमा भइदिएको भए राम्रो हुने थियो होइन अन्त उनिहरूले अब आफ्नो अब छेउमै भएको हेल्थ सेन्टर त जानु सक्दैन होइन हस्पिटल त झन् टाढोको कुरा हुन्छ त्यो कार कुराहरू चाहिँ अब जति पनि त्यो प्रेसर नाप्ने भयो सुगर टेस्ट गर्ने यस्तो कुरोहरू चाहिँ अब घरमै आफ्नै घरमा भइदिएको भए अब राम्रो हुने थियो होइन